हजुर हामी चाहिँ पहिल्यैदेखि नै कोदोको ढिँडो खाँदैआएको हो अनि हाम्रो पहिलादेखिन्कै बाजे पुस्तादेखि नै हामीले चाहिँ कोदोको ढिँडो गुन्द्रुक त्यो खाँदैआएको हो हाम्रो बारीमै कोदो हुन्छ आफ्नै बारीमा अनि त्यो कोदो टिपेर जाँतोमा पिसेर अनि त्यसको ढिँडो बनाएर खान्छौँ हामी अनि अहिले चाहिँ प्रशस्त अहिले यो कोदोको पिठोहरू चाहिँ बजारमा नि पाउँछ यो कुरा चाहिँ पहिला के रे अगाडि नै यस्तो हुँदैथियो तर अब बिचमा हराएको थियो तर अहिले चाहिँ प्रशस्त मात्रामा बजारमा पाइन्छ कोदोको ढिँडो गुन्द्रुक हैन यो चाहिँ हाम्रो पारिवारिक अब पुस्तौँ पुस्तादेखि नै खाँदैआएको र हामीलाई चाहिँ एकदमै मन पर्छ अनि हामी नानीहरूलाई पनि सिकाउनु सिकाउँछौँ खाने यसरी भनेर बेला बेलामा हामी नानीहरूलाई पनि खुवाउँछौँ र यो कोदोको ढिँडोहरूले चाहिँ खाँदाखेरि चाहिँ अब धेरै राम्रो हुन्छ हैन हाम्रो अब हाम्रो जिउहरूदेखिन्को लिएर हैन हामी सबैलाई राम्रो हुन्छ यो कुरा चाहिँ अर्ग्यानिक भनेको अर्ग्यानिक हुन्छ हामी यो चिजलाई चाहिँ हामी ले सधैँ नै खानुपर्छ र यो कुरामा जान्नुपर्छ